हाम्रो यहाँ भेल बाढीहरू आयो भने म यो गऱ्यो भने हामीलाई समस्या छ के हरे दिँदैन केही कुरो पनि हामीलाई सरकारले दिँदैन कोही बेला ठुलो खोला आउँछ खोलाले बगाएर लान्छ हाम्रो उन्नति हुँदैन तर सरकारले हामीलाई दिनु खोज्दैन हाम्रो पुरा बिजोग छ यहाँनेरि भेल बाढी आउँछ खोला नाला बढ्छ कोही बेला उयो हुन्छ तर हामीलाई त्यसरी उन्नति गर्यो भने यहाँ सरकारले दिँदैन अब अरू ठाउँ त जगा जगा मात्रै दिइराखेको छ तर हाम्रो यहाँ चाहिँ दिँदैन त्यस्तो समस्या छ हाम्रो यहाँनेरि खोलाहरू बढ्छ ठुल्ठुलो खोलाहरू आउँछ बाढी आउँछ उन्नतिहरू रोपेकोहरू हुँदैन बगाएर लान्छ त्यसमा हामीलाई सरकारले दिँदैन हामीले जे छ जस्तो रोपेको त्यस्तै खाऊ जे हुन्छ त्यही उन्नतिकै खानु पर्छ त्यो उन्नतिहरू दिनु पर्ने थियो उनीहरूले हामीलाई दिँदैन